कतिको कृषिमा नै घर परिवारहरू चल्छ किनकि तिनीहरूको खेतीबारीबाट नै रोजारा घर परिवारहरू चलिरहेको हुन्छ कति कारण बेसी पानी पर्दैन कति कतिपय सुक्खा जमिन भएर जान्छ जति खेतीबारी गर्यो त्यति राम्रो हो भन्ने आशा छ तर प्राय जस्तो त्यो किसिनहरूले नै खेतीपाती गर्न छोड्यो भने मान्छेहरू के खाएर बाँच्ला र यो किसिनको हुनु नै मतलब हाम्रो संसार चल्नु चलेको बराबर नै हो त्यही कारणले गर्दाखेरि किसान चाहिँ हुन सक्दछ र किसानको महत्त्व चाहिँ हामी गर्न पर्दछ गर्न परेको कारणले खन्डमा हामी हेर्यो भने किसानको त्यो कति फसलहरूमा उब्जनीहरू हुँदैन कत कतिपय त्यो मार खान्छ है दुखः गर्दछ दुख नगरेपछि तिनीहरूले तिनीहरूले निक्कै नै हार खान्छ कष्ट खान्छ कष्टहरू खाएपछि आफ्नै तिनीहरूले आफ्नो घर परिवार बेचकाज गरेपछि नयाँ फसलको उम्मिदमा राख्दछ तर पनि त्यो सफलता हुँदैन कोही कति कारणले उयो हुन्छ कोही बेला कोही बेला केही बेला यसप्रकार अब धान रोप्ने सि बेला भएपछि दसैँको छेउछेउ छेक छाउमा त्यो धान पाकेपछि तिनीहरूको त्यो किसानहरूले परिवारले त्यो धान चामल खाँदाखेरि रमाइलो आनन्द प्रकारले खान्छन् तिनीहरूको त्यो मेहनत नै हामीले महत्त्वपूर्ण गर्नु पर्दछ त्यो तिनीहरूको कारणले गर्दा नै देसवासीहरू चलिरहेको हुन्छ त्यही कारणले हामी चाहिँ कृषिको महत्त्वपूर्ण गर्न सिकौँ